खाना पकाउनमा मलाई विशेष गरेर एकदेखि डेढ घन्टासम्म समय लाग्छ र मैले त्यस रेसिपीको जटिलता नजानिकन प्रयास गरेको र निकै समय लागेको खानामध्ये खिर हो र खिरका लागि धेरै कुराहरू चाहिने हुन्छ र खिर मैले यसरी कुनै प्रकारको सहयोगबिना नै सर्वप्रथम मैले तयार पारेको थिएँ र त्यो धेरै मात्रामा राम्रो पनि भएको थियो र खिरका लागि धेरै कुरा सामान जुटाउनुपर्ने हुन्छ दुध किसमिस नरियल चिनी र त्यो चामल आदि कुराहरू त्यहाँ चाहिन्छ र त्यो मैले पकाउनु नजानेकोभरिमा एउटा मुख्य खाना हो र त्यसको लागि मैले धेरै नै समय लागेको थियो र अहिले अहिले मतलब वर्तमानमा म त्यस खाना अथवा त्यस रेसिपी सम्बन्धी निकै ने प्रखर भएको छु